हामीले चाहिँ त्यहाँको बिहानको नास्ता गर्छ ब्रेड र केरा हामीले त्यही नास्ता गरेर हामी जान्छौँ ट्रेकिङ हामी जान्छौँ घुम्दै घुम्दै घुम्दै हामी हामीलाई चाहिँ त्यहाँ घुम्न जाँदा चाहिँ हामीलाई सामान एउटा ठुलो ब्याग लिनुपर्छ त्यो ब्यागमा चाहिँ हामीलाई चाहिन्छ भेजिटेबल्स त्यो हेल्दी हुनको लागि भेजिटेबल्स बिट पोटेटो आलु पियाज टमाटर हो त्यस्तो खानाहरू बनाउनको लागि भात दाल सब्जी साग हो त्यस्तो बोक्नुपर्छ अन्त पानी बोक्यो भने त्यहाँ ठिकै हुन्छ अरू हामीलाई त्यहाँ पनिर चाहिन्छ पनिर त्यहाँ अलिकति मेडिसिन्सहरू पनि बोक्नु त्यहाँ अलिक केही भयो भने मेडिसिन्स बोक्यो त्यहाँ अलिक केही भयो भने मेडिसिन्स बोक्यो अन्त पानी खानाहरू राम्रो राम्रो खाना जस्तो कि साग सब्जी मसरुम्स अन्त स्प्राइट बोक्ने भए बोक्नु तर तिनजनाको लागि बेसी लिमिट लिमिटमा खानु बेसी लिमिटमा खाएन भने चाहिँ केही प्रब्लम हुन्छ त्यहाँ त्यत्रो टाढो गयो भने प्रब्लम भयो भने केही त हुन्छ त्यसको बाद त्यहाँ हामीलाई त्यहाँ गएर चाहिँ ब्रेड र अन्डा चाहिँ डेली खानु या डेली खायो भने चाहिँ ब्रेड र अन्डामा चाहिँ पुरा भिटामिन्स अनि प्रोटिन्स हुन्छ त्यो खायो भने चाहिँ तपाईँको सेहतको लागि बहुतै राम्रो त्यो बेलुका हुँदा तपाईँहरूलाई त्यता जग्गा बेसी टाढो जानुहुँदैन किनकि त्यता बेसी हात्तीहरू भेटाउँछ त्यस्तो ट्रेकिङ गर्दा चाहिँ र हामीले चाहिँ त्यहाँ बेसी टाढो गएन आस्ते हिँड्दा थाक्छ त्यही थाक्दाखेरि हामीले पानी पिउँछ नभए स्प्राइट खान्छ अन्त ब्रेड र केरा खान्छ अन्त भोक लाग्यो भने हामीले भात खान्छ त्यहीँ आफै बनाउँछ त्यो दाउरा लाउँछ त्यहाँबाट सलाईहरू त हामीले बोकिहाल्छ सलाई अन्त त्यही फायरको लागि लाइटर बोक्नु ग्यास भयो भने ईँटाहरू भयो भने त्यतै पाई जङ्गलमा पाइहाल्छ ईँटाहरू बेसी भाडा बोक्नु पर्दैन अन्त ईँटा तपाईँले खालि लाइटार बोक्नुपर्छ अन्त खानेको केही कुरोहरू बोक्नुपर्छ हामीले रहरले त बोकेको थियो खालि भात दाल त्यही सबै डल्लै काँचै बोक्ने अगर पाकेको छ भने चिसो भइहाल्छ तातो तातो खानुपर्छ झन् राम्रो हो यो भिटामिन त्यही भिटामिनको लागि राम्रो खानुपर्छ त्यो भातहरू खानु रोटी आँटाहरू बोक्नु त्यस त्यहाँबाट चाहिँ त्यही हो तर त्यहाँ चाहिँ मेन हो केरा अन्त अन्डा खायो भने चाहिँ पुरा हाई हो भिटामिन अन्त प्रोटिन्सहरू पनि पुरा राम्रो हुन्छ